मलाई यो जक्की जक्कीको टी सर्ट चाहिँ पहिलातिर त राम्रो हुन्थ्यो आज कल चाहिँ यो जक्कीको टी सर्ट एकदम खराब आउनु थालेको छ पातला दाम चाहिँ त्यही थियो पहिलाको अहिले पनि दाम त्यति नै हो त्यही दाममा पहिलाको जस्तो जक्कीको टी सर्ट आउनु छोडेको छ हौ पातला छिटो पुरानो हुने तन्किने बरु यो पैसामा त अरू पो राम्रो राम्रो टी सर्ट पाउँछ हो बरु हाटतिर राम्रो पाउँछ यो जक्कीको टी सर्ट चाहिँ नाम मात्र जक्की है राम्रो पाउन छोडिसक्यो मलाई मन परेन यो जक्कीको टी सर्ट चाहिँ